र है मलाई चाहिँ अब भनौँ अब खाजा बनाउनु चाहिँ अब है खाना खाजा बनाउनु चाहिँ मलाई अब सबै आउँछ है अब के के हुन्छ भात भयो सब्जी भयो थुक्पा चाउमिन मोमो है आलुपराठा भयो त्यसमा प्याजी फ्रेन्च फ्राई है सबै आउँछ र मलाई चाहिँ सबसे बेसी चाहिँ अब के चाहिँ आउँछ भन्दाखेरि चाहिँ अब मलाई चाहिँ अब एकदम है अब मैले अब बनाउनु जान्ने अलिक टेस्टी चाहिँ अब चाहिँ आलुपराठा हो है र अब मलाई चाहिँ अब के भन्छ खाजाहरूमा है अब आलुपराठाहरू हुन्छ है र रोटी भयो छोला भयो है अब त्यो प्याज टमाटरको चटनी भयो आलुभाजा भयो के केहरू हुन्छ र है अब त्यसमा चाहिँ के बनाउनुपर्छ भन्दा चाहिँ मलाई चाहिँ अब एउटा चाहिँ अब है उसको चाहिँ रेपेसी भन्छु है आलुपराठाको अब त्यसमा चाहिँ अब आँटा गुन्नुपऱ्यो है र त्यसमा चाहिँ अब आलु उसिन्नुपऱ्यो बोइल गर्नुपऱ्यो त्यसलाई चाहिँ अब आलु जब हामीले अब है उसिनिई सक्छ त्यसलाई चाहिँ अब पानीले अब धु धुनुपऱ्यो त्यहाँदेखिको चाहिँ त्यहाँदेखिको चाहिँ आलुलाई आलुलाई चाहिँ नुन अब के के हाल्छ है प्याजहरू हाल्छ अब के केहरू हालेर चाहिँ म्यास गरेर चाहिँ मजाले म्यास गऱ्यो है त्यहाँदेखिको चाहिँ आँ आँटा भयो आँटाको चाहिँ त्यहाँदेखिको बेलेर चाहिँ त्यो आलुलाई चाहिँ आँटाको भित्र हालेर त्यहाँदेखिको डल्लो गरेर है फेरि मजाले मजाले बेलेर है त्यहाँदेखिको तावामा तेल हालेर सेक्नुपर्छ यत्ति नै हो है मैले जानेको चाहिँ अब जान्नु त अब धेरै जानेको छु तर अब यो आलुपराठा चाहिँ अब मलाई चाहिँ एकदमै मजाले नै आउँछ